हाम्रो दार्जिलिङका हाम्रा दार्जिलिङका यी ने दा दार्जिलिङका बेरोजगारी शिक्षा रोजगारी र नेतृत्वको सन्दर्भमा दार्जिलिङ जिल्लाका कतिपय युवाहरूले चुनौती र मौकाहरू गुमाइ रहेका छन् आफूलाई चुनौती पनि हुने त्यो मौकालाई कस्तो पाराले ऊ गर्नुपर्ने त्यो मौकालाई पार लगाउनु पाएमा आफूलाई चुनौती सँगसँगै एक्सपिरियन्स पनि हुने तिनीहरू कु गुमाए कतिवटा कुराहरू युवावर्गका लागि धेरै चुनौती थियो त्यो चुनौतीहरू यिनीहरूले यसरी गुमाएर गए जस्तै भन्नु हो भने अब ओल्ड एजको यो के अरे एजुकेसनकोमा पाउनु पर्ने फेसिलिटीजहरू उनीहरूले आफ्नो हकका लागि गरेनन् भनेन् खोजेनन् कतिवटा कुराहरू कतिवटा कुरोहरू यसरी यिनीहरूले उहाँहरू गुमाएर गएका छन्